दौड दौड दौड गर्नाले हाम्रो शरीरमा सकारात्मक प्रभावहरू पर्छ जसमा हामीले जुन सास प्रणाली क्रियाहरू गर्छौँ त्यो हाम्रो बढेर जान्छ जसले गर्दाखेरि हाम्रो रक्त सञ्चालन शरीरमा चारैतिर राम्रो प्रकारले प्रभाव पर्छ प्रभाव शरीरलाई थाक्नुबाट बचाउने र धेरै समय इस्टेमिना राख्ने प्रभावहरू हामीलाई दौडले सकारात्मक प्रभाव दिन्छ धेरै लामो दौडेपछि आराम त महसुस हुँदैन शरीरमा त प्राण त हुन्छ त्यो प्राण त भएर बस्नुमै एक त आराम चाहिँ अलिकति महसुस हुन्छ